हेलो हजुर हो त हजुर हजुर ए दोकान खोलेको चाहिँ मैले भन्नुपर्दा चाहिँ नभनेको पनि छ सात वर्ष चाहिँ भयो हो अन्त पहिल्यैदेखिको नै राम्रै चल्दै गरेको थियो हो दोकान तर यो लकडाउनको टाइममा बन्द भएको थियो र फेरि लकडाउन सकेर फेरि उयो गरेको फेरि खोल्दाखेरिको अहिले पनि राम्रै चल्दैछ दोकान चाहिँ ए चिया चाहिँ अब हाम्रो क्याफेमा चाहिँ तपाईँहरूले जस्तो डिमान्ड गर्यो अब कस्टमरले जस्तो डिमान्ड गर्यो त्यस्तै टाइपको पाउँछ जस्तै मिल्क टी भयो होइन लेमन टी ब्ल्याक टी ग्रिन टी अन्त हाम्रो दोकानमा चाहिँ एकदमै हो चियापत्तीहरू चाहिँ घरमै बनिएको हुन्छ नि यस्तोहरू चलाएको कारणले गर्दाखेरिको चाहिँ अलिक मिठो भएको हो चिया चाहिँ सिटिसी त हामीले चलाउँदैन हामीले अब हाम्रै दार्जिलिङभरिकै भित्रकै जुन चाहिँ टी गार्डेनहरू छ त्यहाँबाट नै एकदम त्यो हातेपत्ती हुन्छ नि हजुर त्यस्तो त्यस्तोहरूले बनाउँछ हामी चिया त्यही भएर चाहिँ मिठो भएको हो

हजुर हजुर हजुर ए हजार हाम्रो क्याफेमा चाहिँ सबै पाउँछ कोल्ड कफी पनि पाउँछ अन्त क्यापेचिनोहरू पनि पाउँछ हो अन्त सबै पाउँछ यहाँनिर अन्त हाम्रो क्याफेमा चाहिँ प्राइस पनि अलिक अफोर्डेबल छ अब अरू क्याफेहरू हेरी चाहिँ अब अलिक कम्ती कम्तीमै पाइहाल्छ हो त्यही कारणले गर्दाखेरि पनि यहाँनिर कस्टमरहरू चाहिँ धेरै हुन्छ

हजुर आउने दिनहरूमा पनि भिजिट गरिरहनु होला हाम्रो क्याफेहरू है हजुर हुन्छ आउनुहोस् न है हाम्रो क्याफेमा चाहिँ बर्थडेहरू पनि अर्गनाइज गर्दा हुन्छ हो हजुर हजुर मिल्छ हाम्रो क्याफेमा चाहिँ अर्गनाइज गर्नु हजुर ए हुन्छ हुन्छ हुन्छ हुन्छ तपाईँ आउनु भन्दा अगाडि इन्फर्म गर्नुहोस् न है एकपल्ट हुन्छ ओके थ्याङ्क यू